स्मार्ट फोनले सजिलो बनाएको छ अहिले सञ्चारको लागि पनि सजिलो छ ई मेलदिखिको लिएर टेक्स्टदेखिको लिएर सामाजिक सञ्जाल त्यहीँ चलिरहेको छ जानकारीको लागि इन्टरनेट चलाउँदा पनि भयो त्यहाँभित्र धेरैवटा टपिक्सहरूमा गुगल गरेर खोज्दा पनि भयो यो त बहुकार्यता निभाउँछ होइन यसले त अन्त यसको के छ भन्दा जिपिएस क्यामेरा क्यालकुलेटर फ्लासलाइटदेखिको लिएर कतिवटा काम हुन्छ धेरैवटा काम हुन्छ मनोरञ्जन भन्यो भने म्युजिकदेखिको लिएर भिडियो गेम सबै हुन्छ युट्युबमा गयो अब त्यति मात्रै नभएर शिक्षाको लागि शिक्षा सम्बन्धित भिडियोजदेखिको लिएर तपाईँको कहीँ यता उता जानुपऱ्यो भने गुगल म्याप चलाउँदा भइहाल्यो अहिले यो जग्गा कहाँ छ भनेर टक उइसमै गुगलमा नै गएर खोज्यो भने निकालिदिइहाल्छ म्यापले न्याभिगेसन गर्नु पनि सजिलो बनाइदिन्छ अहिले त डिजिटल वालेट छ पैसा निकाल्नु परेन क्यास टू क्यास हुन्थ्यो पहिला अहिले त क्यास नभएर डिजिटल एकदम ब्याङ्क टू ब्याङ्क जान्छ पैसा पनि यो स्मार्ट फोनले गर्दा स्मार्ट फोन चाहिँ यस्तो खालको डिभाइस हो जो चाहिँ सबैकुरा एउटामै छ अहिले एउटा औँलाको दुरीमै त्यही कारणले गर्दा अहिले जीवन पनि सायद छिटो छिटो चल्छ त्यही कारणले